गाउँमा मान्छेहरूले फुलहरू रोपेको देखेर एकदम दामी दामी नयाँ नयाँ फुलहरू आयो अनि मलाई पनि त्यस्तै फुलहरू रोप्न मनलागेर मैले पनि फुलहरू फुलबारी बनाउनु सुरु गरेँ अनि फुलबारी बनाउन सुरू गरेँ अनि नयाँ नयाँ फुलहरू ल्याएँ त्यहाँदेखिको अब के ले गरेँ भन्दाखेरि चाहिँ जुन चाहिँ अब परिवार देखि गाउँहरूमा गाउँ बस्तीहरूमा मैले अब सबै मेरो साथी सङ्गीहरूले फुल रोप्न थाले अनि मलाई पनि उनीहरूकै फुलबारी देखेर चाहिँ एकदमै रहर लागेर आयो अनि मलाई पनि त्यस्तै गर्न लाइक अब फुल फुलहरू रोप्न मनलागेर बनाउन थालेको अरू त के छ र एकदमै फुलबारीहरू देख्दाखेरि मनबाट खुसी लाग्ने मजाको फ्रेस फिलिङहरू आउने बिहान उठेर फुल वा दामी दामी फुल फलेको देख्दा फुलेको देख्दा एकदमै राम्रो लाग्छ अनि फुल रोप्नु चाहिँ फुल रोप्नु चाहिँ त्यसै पनि मलाई पहिलैदेखि मनपर्थ्यो त्यहाँदेखिको अरू चाहिँ फुलबारीले गर्दाखेरि बिहानै फुलबारी हेर्दाखेरि एकदमै मजाको फ्रेस फिलिङ आउँथ्यो अन्त अब चाहिँ त्यसैले गर्दाखेरि मलाई फुलबारी एकदमै मनपर्छ अनि मैले फुलबारी फुलबगानहरू सुरु गर्न उत्प्रे उत्प्रेरित भएँ